सपोज अब कति मान्छे जस्तै हामी भयो होइन बहिनीहरू भयो भाइहरू भयो होइन स्कुलतिर प्रोग्राम हुँदा कोही कोही बेला नाच्छ होइन जस्तै अब डान्स क्लासको लागि त अहिले त पैसा चाहिन्छ नि त पैसाबिना त हुँदैन नि त जहाँ पनि पैसै चाहिन्छ होइन त्यसको लागि डान्स क्लासको लागि त कति मान्छेहरूले त्यो पैसाको लागि नै कतिले गर्दैन होइन त्यसैले गर्दा

सिकाउँछ अनि त्यहाँदेखिको पूजाहरू हुँन्दा केही अब ल्होसारहरू हुँन्दा सरसती पूजा भयो केही पूजातिर बर्थडेतिर बिहेतिर यस्तो पार्टीतिर पनि त नाच्छ होइन यस्तो छ अब नाच्छ तर अब स्टेज त अब डान्स त अब ठिकैको राम्रो होला तर जब गाउँ बस्तीतिर स्टेज त्यति राम्रो हुँदैन ठिकैको हुन्छ नराम्रो हुन्छ भन्ने पनि होइन ठिकैको हुन्छ त्यो स्टेजहरू होइन त्यही हो अनि